धेरै दिनको लागि बाहिर जानुपर्दा चाहिँ म त्यो बिरुवालाई जाने दिनमा चाहिँ मजाले पानी हालिराख्छु वरिपरि एग्रोनेट बोराहरूले बारेर चाहिँ त्यसलाई सेफ्टी बनाइराख्छु जसमा कि कुखुराहरू त्यो चराचुरुङ्गी के के पसेर चाहिँ त्यो मेरो बिरुवाहरू नबिगारिदियोस् भनेर होइन अन्त त्यसको जिम्मेवारी चाहिँ मेरो घरको अर्को सदस्यलाई राम्ररी सम्झाइराखेर चाहिँ दिन्छु